मलाई मनपर्ने बाइकहरू थुप्रै छ जस्तो हार्ले डेभिडसनको कतिवटा मोडलहरू पनि मलाई धेरै मन पर्छ जस्तो तपाईँको हार्ले डेभिडसनको स्ट्रिट सेभेन फिफ्टी इन्डियामा सबैभन्दा तपाईँको अफोर्डेबल भी ट्विन इन्जिनको बाइक है अनि अर्को तपाईँको भन्दाखेरि मलाई ट्राइमको जुन चाहिँ स्क्रैम्ब्लरहरू है त्यो पनि एकदमै मन पर्छ त्यसमा तपाईँको स्पिडहरू जुन चाहिँ तपाईँको रोस्टर मोडलमा छ त्यो बाइकहरू नि मलाई एकदमै मन पर्छ र मलाई बजाजको पनि तपाईँको जुन चाहिँ अहिले नयाँ निक्लिएको एनएस फोर हन्ड्रेड जी त्यो पनि एकदमै राम्रो लाग्यो है र अहिले मसँग रोयल इनफिल्डको हिमालायन स्क्रैम फोर इलेभेन है चार सौ ग्यारह सिसीको बाइक छ र मेरो सपनाको बाइक भन्दाखेरि त्यस्तो एकदमै मलाई यो लिनुपर्छ भन्ने एउटा मेरो सपना चाहिँ अब बाइकमा अहिले छैन तर पनि अब मनपर्ने बाइक भन्दाखेरि चाहिँ मलाई सक्रैम्ब्लर बाइकहरू र तपाईँको क्याफे रेसर जुन चाहिँ एउटा ओल्ड क्लासिक जुन चाहिँ अलिकति भन्नुपर्दाखेरि युरोपियन स्टाइलको जुन चाहिँ बाइकहरू छ अलिकति एग्रेसिभ राइडिङ पोस्चरहरू भएको सर्ट हेन्डल है अलिकति स्पिडको लागि जुन चाहिँ युज गरिन्छ त्यसलाई क्याफे रेसर तपाईँको मोडल हामीहरू भन्ने गर्छु त्यो बाइक पनि मलाई एकदमै मन पर्छ र अहिले इन्डियन मार्केटमा भन्नु जाँदाखेरि अब पहिला पहिला क्याफे रेसर स्टाइलको जुन चाहिँ बाइकहरू र स्कैम्ब्लर मोडलको बाइकहरू एकदमै कम मात्रामा देख्न पाइन्थ्यो भने अहिले रोयल इनफिल्डले र कतिवटा तपाईँको अन्य कम्पनीहरूले पनि स्क्रैम्ब्लर साथै एडभेन्चरर टुरर र क्याफे रेसर बाइकहरू निकालेको छन् त्यसमा अलिकति विख्यात अब इन्डियन बाइकहरू भन्नु जाँदाखेरि रोयल इन्फिल्डको सिक्स फिफ्टी कन्टिनेन्टल जिटी भनेर एउटा बाइक छ है त्यो बाइक चाहिँ मलाई एकदम साह्रै मन पर्छ र आउने दिनमा अवश्य भए अब मलाई होइन सबैकुरो राम्रोसित भए म भविष्यमा म त्यो बाइक लिन म मन पराउँछु र बाइक यात्राको लागि कुन बाइकहरू आरामदायक छन् भन्नुपर्दाखेरि प्राय गरेर तपाईँको क्रुजर जुन चाहिँ बाइकहरू हुन्छ अलिकति लङ तपाईँको त्यसको व्हिल बेस होइन चक्काको जुन चाहिँ एउटा बेस हुन्छ अगाडि र पछाडिको अलिक लामो प्रकारको है र अगाडिको जुन चाहिँ चक्का हुन्छ अलिक निकै लामो निक्लिएको हुन्छ त्यसलाई हामीहरू क्रुजर बाइक भन्ने गर्छौँ र त्यो बाइक अलिक आरामदायक हुन्छ लङ टुरको लागि हाइवेमा राइडिङ गर्न स्पेसियली किन भन्दा त्यसमा चाहिँ जुन चाहिँ सिटिङ पोस्चर हुन्छ त्यो एकदम रिल्याक्स खुट्टा अगाडि गइरहेको र हातको जुन चाहिँ हेन्डेललाई समात्ने एउटा जुन चाहिँ पोजिसन हुन्छ त्यो पनि एकदमै अँ सजिलो हुन्छ है जुन चाहिँ तपाईँको त्यसलाई कोनहरू जुन चाहिँ एङ्गल छ त्यो जुन चाहिँ क्रुजर बाइक हो त्यो एकदमै सजिलो तपाईँको रिल्याक्स छ है क कुममा सोल्डरमा कुममा त्यति साह्रो र रिस्ट होइन तपाईँको हत्केलाहरूमा पनि त्यति दुख्दैन त्यो बाइकमा र त्यो बाइक चाहिँ मलाई लाग्छ एकदमै आरामदायक छ अन्य बाइकहरू भन्दा तर पनि त्यसमा आफ्ना आफ्नो विचार हो कसैलाई एडभेन्चरर टुरर अब मन पर्छ यो हन्टर बाइक मन परिरहेको हुन्छ त्यसमा हामी एक्युरेट होइन एकमात्र बाइकलाई मात्रै हामीहरू सजिलो छ भन्न सकिँदैन सबैको आफ्नो आफ्नो पसन्द र नापसन्द होइन मनपर्ने र मन नपर्ने एक एकवटा हुन्छ र मलाई लाग्छ जुन चाहिँ बाइकमा बाइक चलाउने मान्छेको ह्याबिट होइन जुन चाहिँ बानी लागिसकेको छ त्यही बाइक नै आरामदायक हो र मेरो लागि अब मेरो बाइक आरामदायक छ भने स्क्रैम्ब्लर जुन चाहिँ अहिले मेरोमा बाइक छ हिमालयन चार सौ ग्यारह सिसीको त्यो बाइक मेरो लागि आरामदायक छ भने अरूको लागि उसको जुन चाहिँ बाइक छ या पल्सर हुन सक्छ बजाजको या हुनुसक्छ एभेन्जर हुनुसक्छ या अन्य जुनै पनि बाइक चलाइरहेको छ त्यो बाइकमा एक प्रकारको आफ्नो शरीरले त्यो चिजलाई त्यो जुन चाहिँ चलाउने तरिका होस् या बस्ने एक प्रकारको जुन चाहिँ कोनहरू हुन्छ एङ्गलहरू हुन्छ तिनीहरू सबै आफ्नो शरीरलाई एक प्रकारको आदत भइसकेको हुन्छ बानी लागेको र मलाई लाग्छ त्यही चिज नै सजिलो हो र यदि तपाईँ यो स्पोर्ट्स बाइकमा पनि लामो यात्रा गर्नु सक्नुहुन्छ भने तपाईँको लागि त्यही कम्फर्टेबल है सजिलो आरामदायक हामीहरू भन्नुसक्छौँ तर मेरो लागि चाहिँ हिमालयन मेरै अब बाइक भनौँ न अँ यही आरामदायक छ किन भन्दाखेरि यसमा अलिकति तपाईँको पछि बाइकको पछाडितर्फ पट्टि यो तपाईँको डिफ्रेन्ट अब धेरै प्रकारको एक्सेसोरिजहरू है विभिन्न प्रकारको हामीहरू बोक्ने सामानहरू लगाउनुसक्छौँ त्यसले गर्दाखेरि अलिकति यात्रामा अलिकति सुविधा हुन्छ हामीलाई पछाडि बाँधेर कुनै पनि सामान दाहिने देब्रे लगाएर हामीहरू हिँड्नुसक्छौँ र अलिकति यो बाइकको चाहिँ हाइट अलिक अग्लो अग्लो भएकोले गर्दाखेरि राइड गर्दा जुन चाहिँ चलाउँदाखेरि अलिकति आरामदायक हुन्छ र खाल्टाखुल्टीमा पनि यसको जुन चाहिँ सकरहरू सस्पेन्सनहरू छ एकदमै राम्रो छ र मलाई लाग्छ हिमालयन इन्डियन मार्केटमा एउटा राम्रो एउटा चोइस हो हुन सक्छ अरूहरूको लागि पनि र मेरो लागि पनि अवश्य यो बाइक एकदमै आरामदायक छ लामो लामो यात्रा गर्नका लागि र म यसमा निकै लामो यात्रा पनि गरिसकेको छु लगभग तपाईँको तिन दिनसम्मको चार दिनसम्मको र भनौँ एक हप्तादेखि धेरै पनि मैले कन्टिन्यू यात्रा गरिसकेको छु र यसमा म एकदमै खुसी छु किन भन्दाखेरि आरामदायक नै छ र मलाई लाग्छ अलिकति सिटमा चाहिँ समयको साथमा अलिकति परिवर्तन गर्नुपर्ने हुन्छ र किन भन्दा समयको साथमा जुन चाहिँ एउटा सिटको जुन चाहिँ कुसनी हुन्छ है एउटा न के भन्छ आरामदायक बनाउनुको जुन चाहिँ कम्पनीले फिट गरेको पनि त्यो अलिकति काहीँ न काहीँ दबिँदै गएको हुन्छ र मलाई लाग्छ त्यसमा हामीले अलिकति अब मार्केटमा गएर है बजारमा गएर ड अलिकति आरामदायक सिटको पनि हामीहरूले प्रकारहरू हेर्नुसक्छौँ र त्यो लगाएर पनि हामी यात्रा गर्नुसक्छौँ अब कुनै पनि बाइकमा